अब नेपाली भाषामा अरू संस्कृतिले होइन नेपाली भाषामा अरू संस्कृतिले कसरी प्रभाव परेको छ भन्दाखेरि चाहिँ हामीले अरू भाषा सिक्नुको होहोरीमा लागेर चाहिँ सिक्नुको हुरीमा लागेर चाहिँ हामीले आफ्नै भाषा अहिले लुप्त हुँदै गइरहेको छ संस्कृतिमा यसरी हामीले आफूले आफ्नै भाषालाई प्रभाव पारिरहेको छ किनकि अब हामीले ठुलो मान्छेहरूलाई कसरी बोल्नु पर्छ त्योहरू सब बिर्सिसक्यो इङ्ग्लिसमा भन्छ यू तर नेपालीमा हामी भन्छौँ तिमी ठुलो मान्छेलाई पनि अङ्ग्रेजी भाषामा ठुलो मान्छेलाई पनि यू सानो मान्छेलाई पनि यू भनेर जानिन्छ तर हामी नेपालीमा यू भनेको हामी सानोलाई यो थाहा हुनुपर्छ हामीलाई कि सानोलाई चाहिँ तिमी भनिन्छ ठुलोलाई तपाईँ भनिन्छ यसमा अन्तर छ यो चाहिँ हामीले बिर्सिँदै गइरहेको छ सबैमा इङ्ग्लिसमा भन्छ यू तर हामी नेपालीमा त्यसलाई चाहिँ के भन्नुपर्छ प्रनाउनसिएसन अहिले हाम्रो अहिलेको युवा युवतीहरूले नेपाली पढ्न बिर्सिसकेको छ इङ्ग्लिसमा भन्यो भने उनीहरूलाई इङ्ग्लिसको ड्रामादेखिको लिएर उनीहरूलाई कोरियनदेखिको लिएर कोरियन बोल्नु इच्छा गर्छ अङ्ग्रेजी बोल्नु इच्छा गर्छ होइन तर आफ्नै नेपाली भाषा उनीहरू बोल्नु जान्दैन पढ्नु जान्दैन भन्दा के भन्छ अहिले नेपाली भाषाको केही काम छैन नेपाली भाषामा हामीले ठुल्ठुलो सिद्धान्तहरू पाउन छोडिसकेका छौँ पाउदैनौँ पनि जति हामीले अब्बल पढ्नु खोज् अब्बल हुनको लागि पढ्नुको लागि हामीले ठुल्ठुलो इन्स्टिटयुसनतिर जानु पर्छ त्यो इन्स्टिटयुसनमा जाँदा हामीलाई कि त बङ्ग्ला मिडियममा पढाइन्छ कि त अङ्ग्रेजी मिडियममा पढाइन्छ तर नेपाली बुझ्ने पनि कोही हुँदैनन् त्यहाँ जहाँ चाहिँ बुझ्ने कोही हुँदैन नेपाली भनेको कुन चाहिँ भाषा हो विच कन्ट्री आर यू फ्रम त्यस्तो खालको कोइसनहरू गरिन्छ आर यू फ्रम आसाम आर यू फ्रम मणिपुर यस्ता कोइसनहरू गरिन्छ तर हामी यो भन्न सक्दैनौँ कि हामी नो वी आर इन्डियन्स् हामी भारतमा बस्छौँ र हामीलाई भारतीय गोर्खाली भनिन्छ यो चाहिँ हामीले भन्न सकेका छैनौँ अहिलेसम्म पनि बाहिर गयो भने हामीलाई तिमीहरू चिनबाट आएको जिस्काउँछ उनीहरू हामीलाई होच्याएर बोल्छन् तर हामी नेपाली हो भनेको चाहिँ हामीले आफ्नै संस्कृति बिर्सेर गइरहेको छौँ बाहिर गएर हामी आफ्नो संस्कृति बिर्सिन्छौँ अरूको निकै प्रभाव परेको छ यस्ता निकै छन् जस्तै आन्टी आन्टी भन्छौँ हामी ना फुपू हो कि माइजू हो हामी तर नेपालीमा हामीले फुपू भन्दा खुट्टामा ढोग्नु पर्छ अनि माइजू भन्दा हामीले रा अर्कै ढोग्नु पर्छ यस्ता उयेसहरू चाहिँ हामीले अहिले बिर्सेर गइरहेको छ हामीले बचाएर राख्नु पर्छ संस्कृति हाम्रो आफ्नै संस्कृति चाहिँ बचाएर राख्नु पर्छ भाषा बचाएर राख्नु पर्छ नेपाली भाषा त्यसैकारण हाम्रो नेपाली भाषा आठौँ सूचीमा उन्नाइस उन्नाइस सय ब्यानब्बेमा हामीले हाम्रो मा मातृ भाषालाई मान्यता दिलाएका छौँ आन्दोलन गरेर मान्यता दिलाएका छौँ किन मान्यता दिलाएको हामीले हाम्रो भाषा पनि मान्यता दिनुको अर्थ चाहिँ हामीले हाम्रो भाषा अफिसियल ल्याङ्ग्वेजमा आवोस् भन्नुको कारणले चाहिँ हामीले त्यत्रो आन्दोलन गरेर चाहिँ हामीले आफ्नो भाषालाई चाहिँ मान्यता प्राप्त दिलाएका छौँ हामीले आफ्नो भाषा नेपाली बोल्न सक्नु पर्छ पढ्नु सक्नु पर्छ संस्कृतिलाई बचाएर राख्न सक्नु पर्छ यति भन्न चाहन्छु